हेलो हेलो भाइ यो तिम्रो तिम्रो दोकानमा नि यो सब्जीको साथसाथमा यो सब उयो फलफुलहरू के के छ तपाईँको दोकानमा अहिले अच्छा अच्छा ड्रेगन ड्रेगन फ्रुट छ

त्यो पनि छ त्यहाँ अच्छा अच्छा तिनीहरूको चाहिँ अलिकति कस्तो कस्तो रेट छ कुन्नि ड्रेग ड्रेगन र किवीको चाहिँ त्यो चाहिँ अहिले ले लिने अच्छा त्यो चाहिँ अलिकति लिन्छु म अरू चाहिँ तिम्रो त्यसमा त खेर कोही बात छैन र एप्पलमा चाहिँ म ज्यादा लिन्छु त अलिकति तिमीले डिस्काउन्ट हुन्छ होला नि है

यस्तै चार चार किलो तिमीले अलिकति कम्ती गरिदियौ भने सायद पाँच पाँच किलो पाँच किलो पनि लिनसक्छु

एक बिस एक बिस होइन भाइ अलिकति कम्ती गर न एक गरेर त हुन्छ होला नि

कस्तो खालको छ साइजहरू कस्तो ठुलो खालको छ मलाई ठुलो खालको तर रातो खालको हुनुपर्छ क्या हजुर कोही चाहिँ फ्यास्स कोही चाहिँ फ्यास्स फ्यास्स खालको हुन्छ फ्यास्स फ्यास्स खालको चाहिँ चाहिँदैन मलाई अलिक रसैरस खालको हुन्छ नि रसै त्यस्तो खालको त्यस्तो खालको चाहिएको छ हुन्छ हुन्छ तर त्यो दुई सब्जी होइन अहिले फलफुलै हो अलिकति त्यो मलाई केही दरकार छ त घरमा त्यस्तै ओकेजन छ चल्दैछ लेकिन त्यही भएर अन्त अरू कहाँबाट लिनु तिम तिम्रै दोकानदेखि लिइरहेको छु सब्जी त्यही भएर सोचेको नि ल अरू अरू कोला फ्रेस छ कि छैन कोला चाहिँ अलिकति चाहिन्छ हजुर त्यो फ्रेस

अच्छा अच्छा मालभोग चाहिँ हुन्छ हेरपप म म आउँदैछु नि कोला चाहिँ कोला चाहिँ हेर्छु म फ्रेस छ भने मात्रै लिन्छु नत्र छैन कोला चाहिँ फटाफट सडिहाल्छ त त्यही भएर त्यो नभए अच्छा अच्छा अच्छा ठुलो छ किवी पनि त्यो तरह तरह हुन्छ नि अलिक ठुलठुलो ठुलो साइजको छ किवी पनि

अच्छा अच्छा बेसी लिन्न हो त्यसै किवी चाहिँ तिन प्याकेट तिन प्याकेटै ल्याउँछु र तर ठुलो ठुलो ठुलो साइजको चाहियो त्यही त्यही दुई आइटम भइहाल्यो दुई आइटम त्यो अरू दुई आइटमको चाहिँ लिन्छु अझै दुई चार आइटम भए भइहाल्छ अब कोला चाहिँ म पछि नै लिन्छु होस् फ्रेस छ भने मात्रै लिन्छु र मौसमी त अहिले फेरि महँगो पनि होला लास्ट सिजन अझै हेरौँ न अझै त्यस त्यसरी दुई किलो जस्तो त्यही पनि राम्रो दुई किलो जस्तो लिन्छु त्यो चाहिँ मौस

हुन्छ हुन्छ त्यसो भए सबै सबै थोक पाउँदोरहेछ तिम्रो दोकान नि ल ल हुन्छ हुन्छ ल